हेलो हजुर

हजुर एकदम ठिकै छु त ए कतानिर जाऔँ भन्नुभयो ए होइन हल्दिया त साह्रो टाढो भएन र त्यो झन् गरम महिनामा त्यो हल्दिया जानुको लागि त ट्रेनमा जानु पर्यो होला हामी अन्त रातभरि लाग्छ अलिक छेउ छेउतिर नै प्लान गर्दा हुन्थेन र छेउकै स्पटहरू जानु त जानु तर यो रेनी सिजनहरू सकेर गएको भए अलिक राम्रो हुन्थ्यो होला र अब त्यो फेरि उयसहरू चाहिँ अनि गाडीहरू चाहिँ हामी नै गर्नु पर्ने हो ए त्यसो भने तपाईँ ल पहिला डिस्कस गरेर खर्च कति हुन्छ त्यो सबै हिसाब गरेर चाहिँ उठाउनु पर्यो होला नि है हामी पकाउने गरी जाने हो ए पकाएर हो भने चाहिँ एकजना कुक पनि लागेको भए राम्रो हुन्थ्यो होला नि कुक र भाँडा मोल्ने चाहिँ एक्ट्रा दुईजना लग्नु पर्छ होला एउटा बन् खाना पकाउने एउटा चाहिँ हुन्छौँ लाँदा हुन्छ अलिअलि दुइटै मिक्स गरेर कोही कोही फेरि भेज हुन्छ होला भेज हुनेको अलग्गै खाना लानु पर्यो होला हुन्छ लाँदा त्यो सबैजनाले खान्छै खान्छ मटन र चिकनहरू त हजुर हजुर हजुर त्यही गर्यो भने ढुक्कै हुन्छ हुन्छ त्यसो भने म हजुर भेट् भेट बात मारौँ हुन्छ हुन्छ ल